हेलो हलो म रिपोर्ट बोलेको रिपोर्टर अँ तिमीहरूको बगा अँ तपाईँहरूको बगानमा के के समस्या छ बताइदिनुहोस् न ळ अँ

अँ अँ

अँ बोनस दिन्छ बोनस दिन्छ बोनस अँ दस दसैँमा दिन्छ बोनस दसैँमा दिन्छ तलब तलब टाइममा दिन्छ अँ तलबहरू टाइम टाइममा दिँदैछ कि दिएको छैन अँ दाउराहरू पानीहरू भयो अँ अँ घरहरू रिपायरिङहरू गरेको छ कि छैन अँ र कम्प्लेन गर्दैन अनि त अहिले कतिजना चाहिँ बस्छ अँ तपाईँहरूको अँ तपाईँहरूको कतिजना अँ